रुम सर्विस हो ए मलाई खाना अर्डर गर्नु थियो कि के के स्पेसल आइटमहरू के के छ होला है हजुर हजुर हजुर हजुर हजुर हजुर

मलाई चाहिँ पिज्जा र बर्गर चाहिएको थियो रुम नम्बर एक सौ अठारमा

हजुर हजुर हुन्छ अलिक चाँडो पठाइदिनुहोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ